परिवारमा चाहिँ आफ्नो आफ्नो काम हुन्छ जस्तै केटा मान्छे भएपछि चाहिँ बाहिर काम गर्ने एकदम बाहिर कमाउने उयो गर्ने अन्त जुन पुरुष उयो छोरी बुहारी चेली हुन्छ नानी छोरी अब उस उनीहरूको चाहिँ काम सिर्फ त्यही हो खाना बनाउने खाना पकाउने घरैभित्र बसेर घरको सानोतिनो काम साम गर्ने अन्य चिजहरूतिर यसै घरबाट उनीहरूलाई चाहिँ निक्लिनु दिँदैन जस्तै कि अब सबैलाई अब जस्तै रीति रिवाजले गर्दाखेरि चाहिँ छोरी चेलीलाई चाहिँ बाहिर घरभित्रकै काम गर्ने अनि छोरा मान्छेलाई चाहिँ सबैलाई चाहिँ बाहिर जानुदिनु सक्ने खाले चाहिँ त्यस्तो काम गरिदिन्छ कि अन्त एकदम उयो छोरा मान्छे भएपछि चाहिँ विदेश जाने पढ्ने काम गर्नु जानुपर्ने आफ्नो आफ्नो काम साम गरेर आफ्नो घर चलाउने क्रियाक्रमहरू गरिरहेको हुन्छ तर जतिसक्दो मलाई लाग्छ कि अब अहिलेको जमानामा हेर्दाखेरि चाहिँ अहिले चाहिँ छोरी चेलीलाई चाहिँ केही जस्तो मान्दैन एउटै मानिन्छ अनि छो छोराको काम पनि छोरीले गरिरहेको हुन्छ छोरीको काम पनि छोराले गरी नै रहेको हुन्छ झन् छोरीहरू पनि बाहिर गएर कमाउने कमाई नै रहेको हुन्छ आफ्नो घर चलाउनुको लागि छोराहरूले पनि जब काम साम गरेर चलाउने चलाई नै रहेको नै हुन्छ जतिसक्दो नै आफ्नो उइसलाई गरेर चाहिँ ध्यान नदिएर चाहिँ एकदमै राम्रो काम गरेको अब साथी भाइ भेट्छ छोरा छोरीहरूले केटा केटीले अब साथी भाइसँग डुल्दा के गर्दा कसो गर्दाखेरि होइन आफ्नो आफ्नै हुन्छ घरभित्रको कामहरू सबैले आफ्नो आफ्नो काम नै गरी नै रहेको हुन्छ एकदम त्यस्मा चाहिँ एकदमै शुद्ध उयो काम गरेको कारणले गर्दाखेरि एकदमै अशुद्ध जस्तै पुरुषका घरमा गरिरहेको हुन्छ